हेलो दादा तपाईँ त कस्तो ढिलो आउनु भएको आम्ममामाम मेरो फ्लाइट मिस भयो तपाईँले गर्दा मेरो सात बजीको फ्लाइट थियो मैले तपाईँलाई छ बजी नै बोलाएको थिएँ तपाईँ किन ढिलो आउनु भएको अब मेरो पैसाहरू पनि डल्लै गयो अब मलाई त्यो ट्याक्सीको पैसा फर्काइदिनु होस् कहाँ त्यस्तो भनेर हुँदैन न फर्काइदिनु होस् है मलाई त मेरो डल्लै पैसा गएको छ त्यो फ्लाइटमा नै मलाई यहाँबाट मुम्बई पुग्नु थियो अब मुम्बइबाट फेरि अझ कतिवटा ठाउँ जानु पर्छ तपाईँ ढिलो आएर मेरो फ्लाइट मिस भएको छ मलाई पैसा फर्काइदिनु होस् है होइन मलाई त फर्काइदिनु होस् त्यस्तो भनेर हुँदैन नि कहाँ तपाईँले कस्टमरको कुरा त सुन्नु पर्छ त तपाईँ ढिलो आएर त हो नि तपाईँ ढिलो आएर चाहिँ मेरो फ्लाइट मिस भएको छ कि अब त्यो त तपाईँले हेर्नु पऱ्यो त तपाईँको अब मैले फर्स्टमै भनेको छ भने त अन्त तपाईँ मेरोमा आउनु पऱ्यो त मैले पहिलै पैसा तिरेको छु भने त अब मेरोमा आउनु पऱ्यो होइन होइन कस्तो रिस उठ्दो रहेछ अन्त तपाईँ त मलाई त मेरो पैसा फर्काइदिनु होस् है मलाई त चाहिरहेको छ मेरो दस हजार लागेको थियो फ्लाइटमा अब त्यो पनि गयो म त तपाईँ कहाँ हुनु हुन्छ भन्नु होस् त म लिनु आउँछु मेरो पैसा हुन्छ पर्खिनु त्यहीँ बस्नु होस् है म आउँदै छु हुन्छ